दार्जिलिङमा विगतको वर्षहरूमा विशेष गरेेर पर्यटनको क्षेत्रमा धेरै परिवर्तनहरू आएका छन् ती के के हुन् भन्दा सहरदेखि बाहिर गाउँ बस्ती अनि चियाबगानहरूमा होमस्टेहरू खोलिएका छन् र यसैले गर्दा गाउँ अनि पर्यटनहरूलाई धेरै प्रोत्साहन मिलेको छ